हजुर मेरो बागवानी चाहिँ आँगनमै गर्छु फुलहरू लगाउँछु वरिपरि घर वरिपरि घर वरिपरि फुल छ मेरो सयपत्री फुल गोदावरी मखमली त्यहाँदेखि अजेलिया सबै फुलहरू मेरो वरिपरि छ झिलिमिली फुल्दैछ सयपत्रीम फुल्न थाल्यो दसैँ तिहारमा वरिपरि झिलिलिली हुन्छ फुल फुलेर अनि मैले छतमा चाहिँ हाम्रो छत पनि छैन छतमा त लगाउनु पनि हुँदैन माटो पाउँदैन अनि हामीले बारीमा रोप्छौँ मैले सिमी रोपेको छु मुली रोपेको छु धनियाँ रोपेको छु रायोको बिउ लगाएको छु अनि लौका रोपेको छु फर्सी रोपेको छु मेरो बारीमा सबै हामी त बारीमा फलफुल लगाएर बारीकै खान्छौँ हामीले फुलहरू वरिपरि रोपेको छ अहिले झिलिली हुँदैछ दसैँ तिहारमा त गोदावरी सयपत्री मखमली प्रेमुला सबै फुलहरू फुलिरहेछ झलल हामी चाहिँ त्यस्तै गर्छौँ वरिपरि छतमा चाहिँ राम्रो हुँदैन माटो पाउँदैन छतमा फेरि घामले पनि डढ्छ अनि हामी घर वरिपरि लगाउँछौँ अनि बारीमा पनि लगाउँछौँ राम्रो हुन्छ त्यहाँ चाहिँ पानी राम्रो हुन्छ माटो भेट्छ माटो पानी मल जल गर्दाखेरि राम्रो हुन्छ फलहरू पनि फुलहरू पनि राम्रो हुन्छ फुलमा मलहरू हालेर हामीले कुनै फुलमा रुख मल हाल्छौँ कुनै फुलमा गाईको मल हालेर गरेर गर्छौँ राम्रो भइरहेछ फुलहरू पनि सबैतिर फुल्न लागेको छ अनि बारी बिरुवा नि सब्जीहरू हुँदैछ मजाले फलफुल फलिरहेछ लौकाहरू फलिरहेछ फर्सीहरू पनि फलिरहेको छ